मैले पढेको पत्रिका धेरै छन् जस्तै हिमालय दर्पण लाली गुँरास र मेरो मैले आफ्नो रुचि क्षेत्र मैले छपाएको कुनै कृति छपाएको पत्रिका चाहिँ लालिमा हो जुन चाहिँमा मैले धेरैपल्ट आफ्ना गजलहरू मैले छपाएको छु र त्यही पत्रिका सायद गजल विधाले नै गर्दा मलाई त्यस पत्रिकाप्रति आकर आकर्षित भएको कारणले मलाई त्यो पत्रिका एकदमै मनपर्छ